खोइ मेरा यात्रा गर्नुपर्ने कारणहरूमध्ये त पहिला त मेरो आफ्नै स सर्भिस हो नोकरी हो किन भने म एउटा फौजी हुनुको नाताले घरिघरि नै अब छुट्टी आउनु पर्छ घरमा त्यहाँदेखि फेरि आफ्नो ड्युटीमा जानुपर्छ यात्रा त गरी नै रहनु पर्छ गरिरहनु कुनै यात्रा छन् र त्यस्तो यात्राहरू छन् जस्तै म घर पश्चिम बङ्गालको दार्जिलिङमा छ भने ड्युटी काश्मिरमा हुन्छ कोही बेला मणिपुरमा कोही बेला नागाल्यान्डमा त्यही भएर यात्रा चाहिँ गरी नै रहनुपर्छ